हजुर स्टेसनरी स्टोर बोल्नुभएको यो कालचिनी सुन्नुहोस् न हाम्रो एउटा सानो इभेन्ट हुँदैछ त यो तपाईँको स्कुलमा एउटा सानो सेमिनार प्रोग्राम हुँदैछ रिगार्डिङ यो तपाईँको वर्ल्ड इन्भाइरोन्मेन्ट डेले गर्दा अन्त हामीलाई हामीलाई नानीहरूको लागि सानसानो त्यो अब गिफ्टको लागि अब कस के के प्रडक्टस हुन्छ होला तपाईँकोमा नानीहरूले सानसानो नानीहरूलाई गिफ्ट गर्नको लागि

अब नानीहरूलाई अलिकति युजफुलै होस् त्यो प्रडक्टहरू

एक्चुवेली हाम्रो त यो एउटा सानो सेमिनार टाइपको हुन्छ अब नम टोटल नम्बर अफ् पार्टिसिपेन्ट चाहिँ हामीले एराउन्ड सिक्स्टी जस्तो राखेको छौँ अब इक्वेली हामीले प्राइज डिस्ट्रिब्युट गर्ने सोचिरहेको छौँ त त्यसको फर्स्ट सेकेन्ड थर्ड नगर्ने अब इक्वेली प्राइज डिस्ट्रिब्युसन गर्ने भनेर अन्त त्यसको लागि चाहिँ मलाई सिक्स्टी पिस अब गिफ्टहरू चाहिएको छ तपाईँ त्यो कलर पेन्सिल नै गरिदिनु होस् राम्रो प्राइसको अलिकति अलङ अलङ विथ त्योसँग अब त्यो गिफ्ट र्यापिङ पेपरहरू पनि छ होला त्यही हो अब बजट त बजटको त्यस्तो प्रब्लम त छैन फिलहाल कि तर पनि हामीले चाहिँ इक्वेल डिस्ट्रिब्युसन गर्ने भनेर सोचिरहेको छौँ तर पनि अँ तपाईँको आइडिया नट ब्याड राम्रै छ तपाईँ बेसी ट्वेन्टी ट्वेन्टी रुपिस पनि अँ अँ हजुर हजुर अनि त्य त्यसको साथ तपाईँहरूले तपाईँले त्यो गिफ्ट र्यापिङ पनि गरिदिनु होस् गिफ्ट र्यापिङ नगरिदिनु होस् त्यो हामी नै गर्छौँ तपाईँ चाहिँ त्यो पेपर चाहिँ गिफ्ट र्यापिङ पेपर चाहिँ गरिदिनु होस् अन्त अन्त चार्ट पेपरहरू कलरिङ चार्ट पेपरहरू अलिक चाहिएको छ हामीलाई अन्त थर्मोकल हुन्छ तपाईँकोमा थर्मोकल थर्मोकल अलिकति हामीलाई लामै साइजमा चाहिएको छ अलिक मोटोमै अन्त त्योसँग जो कटर हुन्छ थर्मोकलको त्यो पनि छ होला थर्मोकल कटर अच्छा त्यो थर्मो त्यो थर्मोकल कटर अन्त अलिकति ग्लु ग्लु तपाईँको दुई दुई डब्बा जस्तो भयो भने पनि हुन्छ अन्त तपाईँको चार्ट पेपर अलिकति स्केच कलर्सहरू पनि त्यो चाहिँ अलग्गै त्यो गिफ्टमा होइन त्यो त्यो अलग्गै गरिदिनु होस् अन्त हेरेर मलाई टोटल गरेर मलाई यो वाट्सएप नम्बरमा मलाई भन्नुहोस् न अनि तपाईँको पे पेन पनि हजुर हजुर म तपाईँलाई अनलाइन पेमेन्ट पनि गरिदिई हाल्छु अन्त सामानको डेलिभरी चाहिँ अँ म भोलि आएर लिन्छु हजुर हजुर